हेलो खादिम्सबाट बोल्नु भएको म म तपाईँको कस्टमर अस्ति आएको थिएँ तपाईँले मलाई एउटा सू देखाउनु भएको थियो ब्ल्याक कलरको त त्यो कलर राम्रो लागेर मैले लगाएको थिएँ एक हप्ता भयो एक हप्ता जस्तो भयो लगाएको अन्त मलाई साह्रै कम्फर्टेबल लाग्यो हलका पनि छ सू अन्त अब म अब सोच्दै छु के के भन्छ ओकेजनतिर अब त्यहीँबाट जुत्ता किन्छु साथीहरूलाई पनि भन्छु मेरो भाइबहिनीहरू पनि छ सबैलाई त्यहीँबाट किनाउँछु